पौडी खेल्ने क्रिकेट खेल्ने र ट्रेकिङ आदिमा चाहिँ मलाई व्यस्तिगत रूपमा ट्रेकिङ चाहिँ रमाइलो लाग्छ यसले धेरै नयाँ ठाउँहरूमा जाने मौकाहरू पनि पाइन्छ नयाँ ठाउँमा पनि आफ्नो अनुभव साझा गर्ने मौका पाइन्छ यसले गर्दा ट्रेकिङ चाहिँ मलाई औधी मजा लाग्छ